यो उज्जल रेस्टुरेन्ट हो म सानु छेत्री बाह्र माइल टेलिफोन एक्सचेन्जबाट बोल्दैछु म खानाको अर्डरहरू गर्दैछु अन्त दालभात पापड अचार किनेमाको अचार रस गुन्द्रुक हुन्छ जे भए पनि अरू अन्त अन्तहरू मलाई दिलाइदिनु होस् आज म नभ्याउनेको कारण यसै कारण म यो अर्डर गरिरहेछु